ए के हजुर म एनजिओको नम्बर दिएको थियो कि मलाई हजुर मेरो गाउँको ए हजुर हजुर सारा एनजिओ भन्नु सारा एनजिओमा लाग्यो नि ए हजुर होइन मेरो मतलब मेरो गाउँमा धेरै समस्याहरू बढिरहेको छ हो अनि त्यो समस्याहरूको केही समाधान गर्नु तपाईँहरूको एनजिओले केही गर्नु सक्छ कि भनेर मैले तपाईँलाई फोन लगाएको थिएँ नि

हाम्रो समस्या चाहिँ अब यस्तो भनौँ हो भने अब गाउँ घरमा अब होइन हाम्रो सेवा नानीहरूले राम्रो शिक्षा पाएको पाउनु सकेको छैन अब उनीहरूको आर्थिक चिया कमान पर्छ हाम्रो चियाबारी चिया कमान कमानेहरू हो हामी त हो अनि त्यो राम्रोसँगले शिक्षाहरू पाउनु सकेको छैन गाउँ सफा गर्नुको लागि अब हामीले बाहिरबाट मान्छेहरूलाई बोलाउनु पर्छ अनि यही सामाधान ए समस्याहरूको समाधानका लागि तपाईँहरूले केही हामीलाई मद्दत पुऱ्याउनु सक्नुहुन्छ कि भनेर तपाईँलाई फोन गरेको थिएँ नि के के मतलब के के तपाईँहरूले के के मतलब तपाईँहरूले के के सेवा गर्नु सक्नुहुन्छ हाम्रो त्यो तपाईँ त्यो पनि भनिदिनुहोस् न

हजुर ए अनि हजुर हजुर होइन हामीले मतलब तपाईँहरूको एनजिओमा मतलब अब कोही अब आफ् यो गाउँको कोही मेम्बर छ मेम्बर भयो भने चाहिँ अब धेरै सायद हेल्प हुन्छ होला हामीलाई पनि भनेर चाहिँ म तपाईँहरूको एनजिओमा जोइन पनि गर्नु चाहन्थे र के कस्तो उयो छ मतलब त्यो एनजिओमा पस्नुको लागि पैसाहरू दिनुपर्छ कि हामीले मतलब कि त्यही त्यसै निःशुल्क हामीले पस्नु सक्छु कि

हजुर अनि म एउटा एक्स्ट उयो अर्को कोइसन पनि सोध्नु थियो कि तपाईँलाई उयो स्कलरसिपहरू नानीहरूको गाउँको नानीहरूको लागि मतलब एकदमै उयो त्यो गाउँको नानीहरू स्कलरसिपको चाहिँ खाँचो थियो कि पढ्नु चाहन्छन् नानीहरू तर अहिले पाउनु पढ्नु पाएका छैनन् किनभने उनीहरूको आर्थिक अवस्था एकदमै उयो उयो मतलब चरनिय भएकोले गर्दाखेरि अब तपाईँलाई यसको निम्ति चाहिँ चाँडैभन्दा चाँडै उयो समाधान गरिदिनु म अनुरोध गर्दछु

हजुर हजुर

ए हुन्छ हुन्छ धेरै धेरै धन्यवाद तपाईँलाई यही यही प्रश्नहरू सोध्नु थियो कस्तो के किसिमले तपाईँहरूले मद्दत पुऱ्याउनु सक्नुहुन्छ हामीलाई भनेर अनि तपाईँलाई यो इन्फर्मेसन दिनु भएकोमा धेरै धेरै धन्यवाद तपाईँलाई मेरो कल उठाउनु भयो तपाईँले हजुर हुन्छ धेरै धेरै धन्यवाद म तपाईँको आउने प्रतिक्षा गर्नेछु हाम्रो गाउँमा हुन्छ हुन्छ हुन्छ धन्यवाद सर हुन्छ